हेलो हेलो हजुर सुन्दैछु तपाईँले सुन्नुहुँदैछ ए यता कृषि मेला लागेको रहेछ तपाईँ जानुहुन्छ हजुर गा गाडीहरू ठिक गर्नु भएको तपाईँले ए त्यही गाडीमा दुईजना मिलाएर लैजाउँ न ल हुन्छ मेरोमा त्यो कोदोको आँटाहरू छ त्यही जराहरू सागहरू त्यस्तै सब्जीहरू छ तपाईँको के के छ हजुर हुन्छ हजुर हजुर एउटै रेटमा बेच्नुपऱ्यो नि फेरि त्यहाँ अरू चाहिँ तपाईँकोमा के के छ

ए हजुर अझै उहिले उहिलेको पहिला पहिलाको बेच्यो झन् राम्रो नि त हजुर हुन्छ